बिशेष भन्नुपर्दा चाहिँ यो वागवानी भन्ने एउटा फुल फुलबारी है यो चिज चाहिँ तपाईँको अब हामीलाई चाहिँ एउटा जहाँनिर चाहिँ एउटा मानिसहरू है हामी घर परिवारहरू भएर घरहरूमा बस्छौँ त्यहाँ चाहिँ अब घर वरिपरि चाहिँ फुलबारी चाहिँ हुनै पर्ने रहेछ है किन भन्दाखेरि चाहिँ एउटा घरको एउटा सुलक्षण देखाउने एउटा फुलबारी है फुलहरू राम्रो पनि चिज हो है यो चिज चाहिँ हामी अब पूजा पाठ गर्दा हरेक चिजमा हामीलाई काम लाग्ने चिज हो यो चाहे मर्दा होस् चाहे बिहे होस् चाहे तपाईँको न्वारान होस् चाहे कुनै पनि चिजमा यो फुल चाहिँ एकदम महत्त्वपूर्ण यसलाई है त्यसै कारणले गर्दाखेरि चाहिँ मलाई सानैदेखिको मेरो बाउ आमाले है मेरो साथी भाइले सबै सबैले चै फुलबारी चै रोप्नुपर्छ भन्ने यो ज्ञान चाहिँ हामीलाई दिएको छ र म सानैदेखि नै हो यो फुलबारी रोप्नु सिकेको चाहिँ हो